मैले यातायातको लागि सबैभन्दा धेरै प्रयोग गर्ने माध्यम भनेको चाहिँ ट्याक्सी क्याब्स होइन अनि त्यहाँदेखि चाहिँ बस अलिकति यात्रा अलिकति टाढो छ भने चाहिँ म बस लिने गर्छु नत्र भए छोटो छोटो या यातायातको लागि चाहिँ हामी जहिले पनि या गाडी या ट्याक्सी नै हामी लिन्छौँ अनि त्यसदेखि पनि अलिकति धेरै टाढोको डेस्टिनेसनमा पुग्न छ भने चाहिँ ट्रेन भन्दा धेरै सुबिस्ता लाग्छ किन भन्दाखेरि चाहिँ ट्रेनको यातायात चाहिँ किन राम्रो लाग्छ भन्दाखेरि चाहिँ मलाई यात्रुहरू धेरै हुन्छन् होइन यात्रीहरू भेटिन्छन् त्यो बात गर्नु या इन्टरेक्सन एक्सचेन्ज हुन्छ नि त्यो लाइक म आफै चाहिँ भारतमा बस्ने भएको कारणले गर्दाखेरि भारतमा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अब मिक्स कल्चर हुन्छ नि मिक्स रेस कल्चर इभन द ल्याङ्ग्वेज धेरै छ होइन सो यो समयमा डिफ्रेन्ट टाइपको मान्छेहरू भेटाउँछ डिफ्रेन्ट ब्याकग्राउन्ड डिफ्रेन्ट कल्चरबाट आएको मान्छेहरू होइन अनि त्यो चाहिँ मलाई राम्रो लाग्छ स्मरण स्मरणीय कुरा त अब धेरै छन्